हेलो यो हजुर यहाँनिर चाहिँ मैले बोलेको हो ए हजुर बैनी माने भन्ज्याङबाट बोलेको नि ए म त अनि म चाहिँ रन्जिता दिदी बोलेको के म चाहिँ उता कलकत्ताबाट आएको हो के अन्त त्यहाँ पुरा सन्दकफू घुम्नु घुम्नुको लागि इच्छा थियो अन्त सन्दकफू चाहिँ ट्रेकिङ गर्ने इच्छा थियो कि अन्त बैनी चाहिँ त्यहाँकै लोकल सिटिजन हो अन्तखेरि बैनीलाई त अब त्यहाँको विषयमा त अब पुरा थाहा हुन्छ अब भनेर चाहिँ कल गरेको नि बैनीको नम्बर पाएँ कि मैले अन्त मलाई चाहिँ अलिकति त्यहाँको त्यहाँको मतलब रुटहरूको बारेमा हो के कसो छ कसरी अब ट्रेकिङ हामी के म चाहिँ ट्रेकिङ जानु सोचेको अन्त ट्रेकिङ जाँदाखेरि चाहिँ कस्तो छ के रुटहरू छ कस्तो खालको त्यहाँनिर व्यवस्थाहरू छ तपाईँले त्यो कुरामा अलिकति जानकारी दिनुहोस् न मलाई

हजुर

हजुर ए हुन्छ हुन्छ बैनी म त त्यही त ट्रेकिङ गर्ने अब सोच्दैछु मेरो साथीहरूसँग आउने के अन्तखेरि म त्यति बेला आउँदाखेरि चाहिँ बैनीलाई नै फोन गर्छु नि कि बैनी त मलाई त्यहाँ अलिकति हेल्प गरिदिनु होस् न ल गा त्यो मतलब त्यहाँबाट कता हो के हो गाइडहरू पनि अलिकति मिलाइदिनु होस् न किनभने हामीलाई त केही आइडिया छैन हो अन्त भन्दा गाइड पनि लग्यो भने चाहिँ हामीलाई राम्रो हुन्छ तपाईँलाई मिलाइदिने त्यो व्यवस्था पनि गरिदिनु होस् न ल हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु सो मच बैनी हुन्छ